अब म नपढ्नुको कारण चाहिँ है अब त्यही हो अब घर के भन्छ आर्थिक समस्याले गर्दा होइन पढ्नु सकिनँ अब कति अब पढ्नु त अब इच्छा त थियो होइन धेरै पढौँ कै गरौँ कुछ गरौँ भन्ने अब इच्छा त थियो त्यही अब आफ्नो आफ्नो आर्थिक अब है घरको आर्थिक समस्याले गर्दाखेरि पढाइ अब अधुरै रह्यो होइन सकिनँ मैले पढ्नु अन्त त्यही हो आमा बाउको पनि त्यस्तै हुन्थ्यो त्यो समयमा काम कुरोमा अब ध्यान है छोराछोरीलाई अहिलेको जति अब जति पनि अहिले हामीले है छोरा छोरीलाई अब केयर गरिरहेका छौँ अब हरेक कुरामा है अब हाम्रो आमाबाउले त त्यतिको दिनु सक्नुभएन अब दिनुसक्नु नि हुन्थ्यो होला सायद अब उनीहरूको पनि अब आफ्नै समस्या थियो है घरेलु समस्याहरूले गर्दाखेरि नै अब छोराछोरीपट्टि त्यति ध्यान दिनु सक्नुभएन अब त्यही कारणले गर्दाखेरि पनि अब म स्कुल होइन स्कुल पनि अब टाडो थियो गाँउमा पनि अब राम्रो स्कूलहरू नभएको कारणहरूले गर्दाखेरि है अब अरू चाहिँ अन्त अब के भन्छ स्कुल अब स्कुलहरू पनि टाडो भयो अब बजार स्कुलहरू पढ्नेहरू त कतिजना बजारमा बसेर पनि पढ्थ्यो तर अब उनीहरू त अलिक अब सक्ने र पढाउनु सक्ने घरबाट पनि त्यस्तोहरू त बजारमातिर पनि बसेर पढेको थियो अब हामी चाहिँ सकेनौँ आर्थिक अब आर्थिक समस्या नै अब त्यही थियो अहिले अब अहिले पढाइको होइन महत्त्व चाहिँ धेरै नै छ है अब पढाइको महत्त्व त धेरै के छ भन्दा अब नानीहरूलाई अब हामीले के भन्छ राम्रोसँगले पढायौँ भने अब उनीहरूले पनि राम्रै नोकरीहरू पक्रिएर होइन आफ्नो भविष्यलाई अब राम्रो बनाउनु सकिन्छ अब हामी आमाबाउले पनि कोसिस गर्नु पऱ्यो कोसिस त गर्छौँ सबै आमाबाउले नै गर्छ तर अब पढाइ बिना चाहिँ अहिलेको जमानामा चाहिँ केही पनि छैन के भन्छ पढाइ बिना अब केही छैन होइन त्यही कारण चाहिँ अब सबैले पढनु अब शिक्षा हासिल गर्नु चाहिँ जरुरी नै छ अब पढेन भने त अब कसैले पनि गन्ती पनि गर्दैन है अब पढ्नुकै अब पढ्नु नै अब सबैभन्दा ठुलो महत्त्व हो मलाई चाहिँ अब यस्तो लाग्छ मलाई मात्र लाग्छ होइन अब सबैलाई नै लाग्छ साँच्ची नै साँच्चीकै नै कुरा हो होइन पढ्नुनै अब विद्या हासिल गर्नु नै सबै भन्दा ठुलो कुरा हो